के तपाईँ सागर थामी बोल्नु भएको हो म श्रवन यो स्टेट बैङ्क अफ इन्डियाबाट बोलेको हा हाम्रोमा यो लोनको आएको छ कि एउटा अफर अनि तपाईँ हाम्रो लेग रेगुलर कस्टमर भएको हुनाले तपाईँलाई भन्नु चाहन्छु कि यो लोनमा चाहिँ तपाईँले लोएस्ट इएमआईमा पाउनु हुन्छ वान टू पर्सेन्टमा पाइहाल्नु हुन्छ तपाईँले हजुर तपाईँ तपाईँ बोलेको आएको छैन तपाईँ बोलेको राम्ररी आएकै छैन होइन तपाईँलाई होइन इएमआईहरू सस्तोमा छ नि त अहिले कि अन्त तपाईँलाई चाहिएको छ भने चाहिँ मैले फोन गरिदिएको अरू अरू लोनहरू पनि अरू लोनहरू पनि अब त फोनको लागिहरू पनि फोन मोटरसाइकल ल्यान्डहरूको लागि पनि फाइभ पर्सेन्ट पर एनम छ तपाईँले त्यही त त्यो लोन लिनु भयो भने चाहिँ पर्सेन्ट पर एनममा पाउनु हुन्छ अन्त तपाईँले त्यो अमाउन्ट चाहिँ टेन यर्सहरूमा चाहिँ तिरिसक्नु पर्छ टेन इयर्सहरूमा

हजुर तपाईँले अन्त त्यो ऊ त्यो पनि गर्नुभएको छ सेफ्टीको लागि देखाउनु पनि पर्छ तपाईँको कागजपत्र कि तपाईँ यहीँकै हो कि होइन कि तपाईँको ऊ त्योहरू प्रोप्रटीहरूको अन्त तपाईँको सेफ्टीको लागि त्यो यहाँको कागजपत्र आधार कार्ड भोटर आइडी अन्त तपाईँको यहाँको ऊ त्यो पक्का घरको ऊ त्यो पेपर्सहरू त्यो सब ल्याएर तपाईँ ब्याङ्क आउनुहोस् अन्त मलाई भेट्नुहोस् न त्यहाँबाट तपाईँलाई लोनहरूको एडजस्ट म जलपहाडको ब्रान्चबाट बोलेको

तपाईँ एकपल्ट आउनुहोस् न कि म तपाईँलाई देखाइदिन्छु ट्युटोरियल को अफरहरू तपाईँलाई कस्तो कस्तो छ अझै हेर्नुहुन्छ भने छ मोबाइलको पनि छ लोनको सुनहरूको पनि लोनको छ ल्यान्डको लागि तपाईँले त्यो प्रोपटीको पेपर्सहरू ल्याउनु अन्त हाम्रो त्यो इन्सपेक्सनको लागि जान्छ त्यहाँबाट भइहाल्छ तपाईँको लोन सेङ्सन